चित्र कोर्न थाल्दा मानिसहरूले अब सामान्य गल्ती त गरिहाल्छन् कसैले अब कसै कसै बेला अब कसै कसैले पो जान्ला तर कसै कसैले त जानेको हुँदैनन् त्यस्तै आँखा बनाउँदाखेरि आँखा बनाउँदा नाक बनाउँदा मुख बनाउँदाखेरि कोही बेला कतै कतै त गल्ती त भइहाल्छन् र अब कसै कतै कतै बेला नाक बनाउँदाखेरि नाकै नमिलेर कतिपल्ट हामीले त्यसलाई मेटाएर फेरि बनाउनु पर्छ र धेरैपल्ट प्रयास गर्दाखेरि नै बनिन्छ अब एकै तालमा त चित्र कोर्न बित्तिकै नि त हाम्रो चित्र एकदमै राम्रो सुन्दर त बनिहाल्दैन नि त्यसलाई अब पेन्टिङहरू गर्नुपऱ्यो अब धेरै मिहिनेत गरेर कति दिन चित्र कोरेर धेरै मिहिनेत गरेर बनायो भने मात्र हामी एकदमै राम्रो कलाकार चित्र बनाउने कलाकार अब हामी बनिन सक्छन् अब कुन रङ मिलाउँदाखेरि कुन रङमा कुन मिलाउँदाखेरि रङ बनिन्छ कुन चाहिँ रङ लहायो भने कस्तो देखिन्छ कुन चाहिँ रङमा कुन चाहिँ मिसाएर हामीले चित्रमा लगाउनु पर्ने हो त्यो सबै जानेको हुनुपर्छ र मात्रै हामी असल कलाकार बन्न सक्छौँ र अब चित्र कोर्न चित्र बनाउन अब मन त हुन्छ सबैलाई तर जान्दैनन् त्यसको लागि हामीले जानेर आएको त को नै हुन्छ र अब हामीले त्यसको लागि धेरै मिहिनेत गर्नु पऱ्यो जान्नुपऱ्यो अनि त्यस पछाडि मात्रै हामीले चित्र कोरेर हामी चित्र कोरेर अब कतिवटा भूलहरू त भइहाल्छन् तर पनि हामीले त्यो चित्र बनाएर राम्ररी बनाएर त्यसलाई फेरि कलर गर्नुपऱ्यो त्यसमा कलर कुन चाहिँ कलर गर्नुपऱ्यो कुन चाहिँ के कुन चाहिँ कलर लगाउँदाखेरि कुन चाहिँ कस्तो खालको कलर बनिन्छ कस्तो चित्र बनिन्छ त्यो सबै जानेर बुझेर मात्र हामीले चित्र कोर्न पर्छन् र धेरै मिहिनेत गरेर मात्र हामी असल कलाकार बन्छन्